दाजु मैले हिजो के भन्छ सिलगढी जानुको लागि टिकट गरेको थिएँ आज जानु पाइनँ हो जाने उयो काम अलिक उयो भएन क्यानसल भयो त्यही भएर मेरो त्यो हिजो तिरेको भाडा चाहिँ मलाई जिपेमार्फत फर्काइदिनुहोस् न ल